हेलो हजुर त्यहाँ हाम्रो यहाँ अग वरिपरि बङ्गाल सफारी कहाँ के कस्तो उयो छ भनेर जान्नु थियो हौ मलाई त्यहाँबाट कति टाइम लाग्छ

इस्पेसिसहरू भने पछि थुप्रो उयो छ है त्यहाँनेरि भने पछि हामीलाई यहाँदेखि टाइमिङ टाइमिङ के कति लाग्ला जानु चाहिँ यहाँदेखि बङ्गाल सफारी पुग्नु ए हजुर ए त्यसो त त्यहाँ त बस लिएरै गर्नु पऱ्यो अन्त यहाँबाट त्यहाँ बङ्गाल सफारी पुग्नु चाहिँ कति टाइम लाग्ला हजुर हजुर ए भने पछि लगभग

ए भने पछि बिहान नौ बजी खोलिन्छ यहाँबाट भने पछि मैले दुई घण्टाको अगाडि नै टाइम लिएर हिँड्नु पऱ्यो है तिन घण्टा जस्तो लाग्छ बसमा

ए हजुर हजुर हजुर त्यसमा कति कति पो भन्नु भयो प्राइस त ए सात सय रुपे मात्रै त्यो बसले बसले नै घुमाइदिन्छ है ए हजुर ए हुन्छ हुन्छ

हुन्छ हुन्छ